ती क्षेत्र भन्नेले ग्रामीण ठाउँमा हामीले आलु मटर साग सब्जीहरू लगाउन सकिन्छ ग्रामीण क्षेत्रमा बाँकी ठुल्ठुला किसानहरूले अर्कै अर्कै जस्तो कि गहुँ मकै चामल इत्यादि धानहरू लगाएर नै निर्वाह गर्छ तर हाम्रो ग्रामीण क्षेत्रमा चाहिँ आलु मटर यस्तै साग सब्जीहरू लगाएर नै निर्वाह गर्ने गर्छौँ